हजुर हजुर मलाई जुत्ता किन्नु थियो कि

साइज छ नम्बर हजुर अँ नाइक

हुन्छ नाइकीकै

प्राइजहरू हजुर एङ्कल अलिक हाई नै हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर कलर म चाहिँ ब्लू हेरौँ भन्दै थिएँ हजुर हजुर कुन चाहिँ भन्नु भयो हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर रेन्ज त्यस्तै थर्टी फाइभ सम्थिङ

हजुर हजुर जुत्ताहरूसँग कुन चाहिँ के के छ भन्नु भयो हजुर एक्सट्रा लेस अन्त सक्स हजुर हुन्छ त्यसो गर्दा पनि हजुर हुन्छ भोलि हुन्छ हजुर

हुन्छ हुन्छ

हुन्छ थ्याङ्क यू